आजभन्दा दस दिन अगाडि मैले पकेटमा गएर मैले एउटा नाइकी एयर मेक्स किनेको थिएँ र त्यो जुत्ताको दाम पैँतिस सौ पर्यो र दामअनुसार मलाई जुत्ता धेरै मनपर्यो र साथै जुत्ताको क्वालिटी प्लस जुत्ताको डिजाइन मलाई खुबै मनपर्यो र मलाई दामसँग धेरै नै राम्रो लाग्यो अब मलाई यो जुत्ता किनेर धेरै खुसी लाग्यो